मैले जीवनको एक महत्त्वपूर्ण भाग मान्छेको लागि पढेको पाठहरूबाट छन् यहाँ मेरो चन्दन पाठहरू शिक्षामा मैले सिक्ने कुराहरू जस्तो कि पुस्तक पढ्ने नायिकाहरूको जीवनी पढ्ने र साहित साहित्यको विशेष गरेबा उसले मेरो जीवनको विशेष हिस्सा बनाउँछ यात्राहरूले चाहिँ मैले अरू संसार र कल्चरहरूको बारेमा सिक्न पाउन पाएँ यात्रा मेरो दृश्यको हराइजनलाई बढि बढिएकोले गर्दा मेरो जीवनको एक महत्त्वपूर्ण अनुभव बनेको छ सँगहरू र सँग बिताएका समय मेरो सँग र मित्रहरूमा बिताएको समय मेरो जीवनको विशेष हिस्सा बनाउँछ उनीहरूको परम्परा ज्ञान र सुझाउले मेरो सोच र सामाजिक स्पन्दन प्रभावित गर्छन् र यति नै हो अहिलेसम्म चाहिँ जेमा चाहिँ मैले आफ्नो जीवनमा केही पाठहरू सिकेको छु